ए साँच्चि साथी तिमी सागर होटेलमा काम गर्छौ होइन मलाई पनि खाना मगाउनु थियो त्यहाँको के कसो छ हौ कस्तो खालाको छ हौ एकदम राम्रो पाइन्छ कि नराम्रो पाइन्छ हौ खानाहरू राम्रो पाइन्छ होला है कुनै प्रकारको त्यहाँनिर नराम्रो उयोहरू त मैलाहरू त हुँदैन होला नि